हाम्रो हाम्रो गाउँमा लास्ट एक हप्ता अगाडि एउटा सानो झगडा भएको थियो पानीको विषयमा लिएर किनकि अब अहिले पानीको समस्या धेरै रूपमा हुन्छ र त्यो हाम्रो गाउँमा त्यसरी सानो एउटा पानीकोले गर्दा सानो झगडा भएको थियो र त्यो समाधान गर्नुको लागि चाहिँ सबै गाउँ छिमेकीबाट चाहिँ सबै प्रत्येक घरका एकएकवटा घरको बडा अध्यक्षहरू एकएकजना ठुलोठुलो मान्छे भयो गार्जियन उनीहरू गएर सबैजना घरघरमा एकएकजना व्यक्ति बसेर एउटा सबैजना पञ्चायत एकजुट भएर अब साना हामीले त्यसरी नै समाधान गऱ्यौँ र त्यसमा चाहिँ त्यही भएर त सबैजना समाधान गर्नुको लागि चाहिँ एकजुट भएर प्रत्येक घरमा अहिले घरघरमा पानी आउँछ र हामीलाई हामी त्यसरी यहाँका अरू पनि सानोसानो झगडाहरू चाहिँ यसरी नै ठुलोठुलो मान्छेहरू मिलेर एउटा पञ्चायतको रूपमा गरिन्छ